आजको विशेष गरी यो समयहरूमा चाहिँ हरेक स्थानीय कलाकार शिल्पकारहरूले चाहिँ मेरो विचारमा चाहिँ सरकारद्वारा चाहिँ एकदमै सहायता अनुदान चाहिँ पाउन पर्छ भनिकन म चाहिँ सोस सोच्दछु किनभने चाहिँ आज जुन हामीमा जति एउटा कला छ हामी एकले अर्कोलाई सिकाउँछौँ र अर्कोबाट पनि हामी सिकिरहेका छौँ सिक्छौँ पनि सिक्ने कोसिसमा पनि छौँ तर अभाग्यवस हाम्रो ठाउँहरूमा यो अनुदान पाउने ऋणहरू यो घर चैँ आज हामी कलाकारहरले त्यति पाउनु सकेका छैनौँ कारण आज हाम्रो कलाकार क्षेत्रमा चाहिँ आज सरकारबाट हामीले धेरै यो सहयोगहरू पाउन सकेचैँ हामी यो जुन हामीले गर्दै गरेको कलालाईचाहिँ हामीले धेरै माथि लगेर म लान सक्छ भनिकन चाहिँ अथवा पुऱ्याउन सक्छौँ भनेर चाहिँ म जहिले पनि सेचिरहेको छु र अब जुन हामीले जुन यो वर्तमान सरकारहरूद्वारा जुन द्वारे सरकारको कार्यक्रमहरू भइरहेको छ योद्वारा चाहिँ साँच्चै नै बा कलाकारहरू शिल्पकारहरूले चाहिँ सरकारबाट ऋणहरू हामीले पाउन सक्छौँ के कस्तो प्रकारले पाउन सक्छौँ अथवा पाउन सक्यो भने चाहिँ हाम्रो कलाकारहरूले धेरै धेरै सामग्रीहरू बनाउन सक्छ होला कारण जब हामीले एउटा चिजलाई लिन्छौँ जस्तो बाँस भयो काठको टुक्रा भयो त्यसलाई हामी त्यसमा धेरै हामी सोच्छौँ सोचेर काम गर्दा हामीलाई धेरै तरिकाहरू आउँदछ यो चिजलाई यो चिज बनाउन सक्छौँ यो चिजलाई यस्तो प्रकारले ठुलो चिज सानो चिज हामीले बनाउन सक्छौँ भनेर तर आज हामीमा यो कुरो चाहिँ हुन पऱ्यो आज हामी एउटा चिज बनाउँदाखेरि जस्तो एउटा हामीले सानो एउटा सजाउने चिजै बनाउँ किचेनहरू जस्तै पनि बनाउँ बनाउँदाखेरि चाहिँ आज हामीलाई सानो चिज बनाउँदा अथवा ठुलो चिज बनाउँदाखेरि आज हामीलाई त्यो जुन चाहिँ सामाग्रीहरू किन्नु पऱ्यो जस्तो पहिला काठ किन्नु पऱ्यो काठको टुक्रा किन्नु पऱ्यो बाँस किन्नु पऱ्यो अनि ठाउँहरूमा अब सबै यो चिजको दामहरू महँगो छ महँगो परेको कारण आज त्यो मात्र तेत्तिले मात्र बनिने होइन त्यसमा हात हतियार ठिक ठिक चाहियो अनि साइन पेपर चाहियो पलिस चाहियो हामीले त्यसलाई एउटा सुन्दर बनाउनको निम्ति र यो विषयहरूमा चाहिँ मलाई लाग्छ आजसम्म हाम्रो पाहाडी क्षेत्रहरूमा चाहिँ त्यत्ति साह्रो यो कलाकारहरूलाई सहयोग चाहिँ सरकारद्वारा चाहिँ हामी पाएको छैनौँ नै म भन्छु र यो सरकारहरूद्वारा हामी यो ऋणहरू पाउन पाइकन पाउन सक्यो भने चाहिँ आज हामीलाई पनि यसरी कलाकारलाई पनि सरकारद्वारा पनि खोज्नु सक्यो खोजेर हामीलाई उहाँहरूले पनि यस्तो अनुदानहरू दिलाउन सकिदियो भने चाहिँ हामी कलाकारहरू अब अहिले भन्दा चाहिँ हामी धेरै माथि पुग्न सक्छौँ पुग्छौँ होला भनेर चाहिँ मैले यो याद गरिरहेको छु र आज हामीलाई एकदमै आवश्यकता कुरो छ आज रुपियाँ छ भने चाहिँ आज हामीले धेरै कुरा बनाउन सक्छौँ आज हामीले एक हजारको काठ र बाँसको टुक्राहरू किन्न सक्यौँ भने आज हामीले दस हजारको सामान बनाउन सक्छौँ अनि दस हजारको सामान किन्यो भने हामीले लाख रुपियाँसम्मको सामाग्रीहरू पनि बनाउन सक्छौँ तर आज हामी जब हाम्रोमा त्यो एउटा त्यो चिजहरू किन्ने हाम्रोमा एउटा क्षमता नहुँदा चाहिँ आज हामीलाई त्यो रुपियाँ पैसा पनि हामीलाई धेरै टाडो नै भएको जस्तो लाग्छ र मेरो विचारमा चाहिँ म यही लाग्छ आज हरेक शिल्पकारहरूले चाहिँ सरकारद्वारा धेरै यो जुन स्किमहरूद्वारा चाहिँ हामीले ऋण पाउन सक्यो भने चाहिँ एकदमै आवश्यकता चाहिँ हामीले सरकारबाट पाउने चाहिँ आवश्यकता चाहिँ हामी अथवा मैले चाहिँ देखिरहेको छु